हेल्थ सेन्टरले सुधार्नुको लागि चाहिँ अब नर्सहरू धेरै थप्नुपर्छ होइन अब हेल्थसम्म गाडीहरू पुऱ्याउनुपर्छ सफा राख्नुपर्छ फर्स्ट अफ अल होइन सबैजानालाई अब हेल्थको बारेमा भन्नुपर्छ राम्रो राम्रो चिजबिजहरू होइन हेल्दी एन्ड वेल्दी हुनुपर्छ अनि इक्विपमेन्ट्सहरू पनि थप्नुपर्छ